म चाहिँ मेरो फ्यामिलीसँग आउने चाडबाड हाम्रो भनेकै दसैँ हो दसैँमा चाहिँ हामी सबैजना मिलेर घरहरू सफा सुग्घरहरू गर्छौँ रङहरू लगाउने कामहरू गर्छु चुनाहरू लगाउँछौँ जसमा कि हामी आफ्नो आँगनहरू सफा गर्छौँ रुमहरू सफा गर्छौँ जसमा कि हाम्रो चाडबाडमा टाडो टाडोबाट पाहुनाहरू आउनु हुन्छ त्यसमा आएर हामी धेरै धार्मिक पूजा पाठहरू गर्छौँ नौरथा लाग्छ हाम्रो नौरथा लागे पछि हामी व्रतहरू बस्छौँ जसमा कि नौरथामा दुर्गा पूजामा हामी घुम्नु जान्छौँ दुर्गा माताको पूजाहरू गर्छोँ त्यसमा आफ्नो व्रतहरू बसेर पूजाहरू गर्ने गर्छौँ त्यसमा दसैँमा हामी आफ्नो फ्यामेलीहरूसँग मिलेर धेरै पूजा पाठहरू गर्ने गर्छ जसमा कि आफन्तहरूकोतिर गएर हामी टीकाहरू लगाउने काम गर्छ जसमा कि हामी मिठो मिठो खानेहरू खाने गर्छ मिठो मिठो पकाउँछ अरूलाई पनि बोलाएर खानाहरू खुवाउने काम गर्छ मासुहरू पकाउँछ जसलाई मासु खानेहरूलाई हामी मासुहरू पकाएर दिन्छौँ मिठो मिठो पकाएर दिन्छन् नखानेहरूलाई हामी अरू के पनिरहरू बनाएर दिनु सक्छौँ धेरै मजा आउँछ हाम्रो चाडबाडमा हामी धेरै प्र जे कस सजाएर घरहरू सजाएर सफाहरू गरेर धेरै मजाहरू गर्ने गर्छौँ नयाँ लुगाहरू लगाएर घुम्नु जान्छौँ नयाँ लुगाहरू लगाएर हामी टीकाहरू लगाउन जान्छुौँ आफन्तकोमा टीकाहरू लगाउँछौँ उहाँहरू पनि आउनु हुन्छ हाम्रो घरमा आएर खानाहरू खानु हुन्छ मिठो मिठो हामी पनि जान्छौँ उहाँको घरमा गएर खानाहरू खाने काम गर्छौँ टीकाहरू लगाउँछौँ तिहारमा हामी आफ्नो घरहरू सजाउँछौँ फुलहरू उनेर लाइटहरू लगाएर जसमा कि हामी भैलोहरू खेल्न जान्छौँ हामी राति भैलोहरू खेलेर के केहरू पकाउनेहरू गर्छ जसमा हामी देउ भैलो देउसीहरू खेल्ने गर्छ जसमा हामी म नाच्नु जान्छौँ भैलोहरूतिर डान्सहरू गर्नु जान्छौँ जसमा कि हाम्रो टाढा टाढाबाट आफन्तहरू पनि आउनु भएको हुन्छ धेरै मजाको हुन्छ हाम्रो चाडबाडहरू जसमा हामी फ्यामिलीहरू मिलेर चाडबाडहरू यसरी नै मनाउने गर्छौँ भाइटीकामा हाम्रो आफ्नो दाजुभाइलाई राखेर पूजा गर्छौँ टीका लगाउँछौँ उहाँको हामी उनीहरूको लागि हामी पूजाहरू गर्छौँ व्रतहरू बस्छौँ आफ्नो भाइहरूको लागि दाजुहरूको लागि फुलहरू उनेर उहाँहरूलाई पूजाहरू गर्छौँ मालाहरू लगाइदिन्छौँ मिठो मिठो खानाहरू पकाएर आफ्नो दाजु भाइ र खुवाउने गर्छु म उनीहरूलाई चाहेको इच्छाहरू सब पूरा होस् भनेर उनीहरूको लागि हामी पूजाहरू गर्छौँ उनीहरूलाई हामी राम्रो राम्रो गिफ्टहरू दिन्छौँ उहाँहरूले हामीलाई राम्रो राम्रो गिफ्टहरू दिनु हुन्छ यसरी नै हाम्रो चाडबाडहरू यसरी नै मनाउने गर्छौँ